अब त्यो त अब खाना खाना अनुसार हुन्छ अब खानाको रेसिपी अनुसार हुन्छ कसैको अब हेरेर अब हेरी हेरी हुन्छ अब कसै ए खानाको कसै अब मेहनत गर्नु पर्छ कसैमा टाइम लाग्छ कसैमा टाइम एकछिनमा एकछिनमा मजाले मजाले अब सजिलो पाराले हुन्छ त्यत्रो टाइम लाग्दैन अब मैले अब अस्ति भर्खरै भर्खरै मैले यो आलु पराठा बनाउनु सिकेको थिएँ आलु पराठा बनाउँदाखेरि मैले सजिलोसँगले मैले बनाउनु सकेँ अनि त्यस्तो टाइम पनि लागेन आधा घण्टा भित्रमा सबै नै भइहाल्यो सजिलैसँगले अब सबै त्यो हेरी हेरी हुन्छ रेसिपी अनुसार हुन्छ कसैमा बेसी सामानहरू चाहिन्छ त्यसलाई काटकुट गर्दा उयो गर्दा टाइम जान्छ त्यसलाई कसलाई राम्ररी पकाउनु पर्छ कसलाई छिटै पाकिहाल्छ कोही त्यसरी त्यसरी नै काम अब गर्नु पर्छ त्यसरी नै छिटो ढिलो त्यही हाम्रो खाना अनुसार हुन्छ यो चाहिँ